कालिम्पोङ जिल्लामा मुख्य सामाजिक कल्याण र विकास कार्यक्रम र पहलहरू मध्ये हुन् कन्या श्री प्रकल्प अनि लम्क्षि भण्डार प्रकल्प जुन योजनाद्वारा सरकारले महिलाहरूलाई पैसा दिन्छन् र यही पैसाले गर्दा महिला सशक्तिकरणमा मदद मिल्छ